मैले है एउटा फ्लिपकार्टबाट चाहिँ एउटा पावर ब्याङ्क मगाएको थिएँ अनि त्यो पावर ब्याङ्क चाहिँ एकदमै राम्रो रहेछ किनभने है त्यस है पावर ब्याङ्कले चारपटकसम्म चार्ज गर्दा पनि एकदमै राम्रोसँगले फोन चार्ज हुँदोरहेछ अनि साथै त्यो त्यो पावर ब्याङ्कले चाहिँ अनि है धेरै छिटो चार्ज हुने गर्दोरहेछ फोनहरू अनि त्यसै कारणले चाहिँ है मलाई यो पावर ब्याङ्क चाहिँ एकदमै राम्रो लाग्यो